कालिम्पोङमा चाहिँ धेरै ठाउँहरू घुम्न आउँछ टुरिस्टहरू है टुरिस्ट स्पट पनि हो एउटा कुरा चाहिँ अनि यहाँ चाहिँ धेरै जग्गामा चाहिँ घुम्ने ठाउँहरू छ जस्तै मङ्गलधामहरू भयो दुर्पिन गुम्बाहरू भयो जो चाहिँ रिलिजियस ठाउँहरू हो यहाँ गएर चाहिँ मान्छेहरूले पूजाहरू पनि गर्छ आफ्नो आफ्नो धर्मको है यो मङ्गलधाम चाहिँ प्रणामी धर्मले चाहिँ चलाइरहेको एउटा मन्दिर हो र दुर्पिन गुम्बामा चाहिँ प्रायै बुद्धिस्टहरू हुनुहुन्छ उहाँले गरे उहाँको एउटा गुम्बा हो र अरू पनि जग्गाहरू छ यहाँ घुम्न धेरै आउँछ र डे टु डे उइसमा चाहिँ घुम्ने गर्ने चाहिँ अब बस्नेहरू बिसाउनेहरू चाहिँ एउटा आइपी हो जो चाहिँ मेन रोडमा छ त्यहाँ चाहिँ अब सबैले थकाइ मार्नुहरू पनि जान्छन् र आफ्नो साथीहरूसित सानो गेट टुगेदरहरू पनि गर्छ र यस्तै जग्गाहरू धेरै छन्